छुट्टीमा हामी सबैजना घरको परिवारहरू घुम्न दार्जिलिङ गएको थियौँ होइन यात्रा गर्ने गर्थ्यौँ सबैजना मिलेर जाँदाखेरि कति चिजको असुविधा भयो जस्तो अब बाथ रुम टोयलेटहरूको टाढो भएकोले गर्दा बिचमा नभएकोले गर्दा हामीहरूलाई पुरा असुविधा भयो होइन विश्राम कक्षहरू पनि भने जस्तो राम्रो थिएन होइन त्यसले गर्दा पेट्रोल पम्प पनि टाढा टाढा भएकोले गर्दा हामीलाई छिटो पुग्नु पर्ने थियो त्यही भएर हामी पुग्नु त पुग्यौँ मगर ढिलो पुग्यौँ होइन त्यसले गर्दा चाहिँ त्यस्तो नहोस् होइन खाना पनि भने जस्तो राम्रो थिएन त्यहाँको दोकान पनि राम्रो त्यस्तो खास थिएन सबै फोहोर मैला लाग्यो होइन राम्रो लागेन त्यसले गर्दा चाहिँ त्यसो भएकोले गर्दा चाहिँ हामी त्यो चाहिँ अब जस्तो लाग्दैछ त्यो अझ राम्रो होस् त्यो चिज होइन राम्रो भएर जावोस् ठाउँहरू अझ सुविधा पछि बाटो बनोस् त्यो चाहिँ हाम्रो विचार छ